मैले पिज्जा मगाएको थिएँ है बाह्र बजीको टाइम दिनुभएको थियो है तर बाह्र बजी टाइममा ल्याइपुर्याउनु भएन के कारणले होला